जीवनमा मैले सबैभन्दा बडी महत्त्व दिएँ शिक्षालाई नै दिएको छु अनि म अरू के भन्न चाहन्छु भन्दाखेरि शिक्षा साथै जुन असल व्यवहारहरू छ तिनीहरूलाई पनि मैले आफ्नो दिन दैनिक जीवनमा पनि धेरै महत्त्व दिने गर्दछु